हाम्रो नेपालीमा चाहिँ यो ढेँडो गुन्द्रुक अन्त सिन्की अनि यो इस्कुसको चाना अन्त मुलाको चानाहरू चाहिँ एकदमै अब चलि चलिरहेको छ होइन अन्त जब चाहिँ अब यो गुन्द्रुकहरू जब यो सागको सिजन हुन्छ नि त्यति बेला चाहिँ बनाउँछ मान्छेहरूले होइन बनाएर गाउँबस्तीमा चाहिँ गोबरमा राख्छ हो प्रिर्जभ गरेर पन्ध्र दिनहरूतिर निकाल्छ अन्त अरूहरूले चाहिँ अब कसैको गाईहरू नहुँदाखेरि नभएको घरतिर चाहिँ उनीहरूले चाहिँ अब चुलाहरूको छेउमा राखेर त्यसरी बनाउँछ गुन्द्रुक हो जब चाहिँ अब सब्जीहरूको महँगाइमा अब सब्जीहरू कोही बेला एउटा सिजन हुन्छ त्यति बेला चाहिँ अब पुरा महँगोहरू हुन्छ नि त्यति बेला चाहिँ यो गुन्द्रुकहरू खान्छ अनि यो इस्कुसको सिजन इस्कुसको सिजन हुँदा अब घरतिर अब यता दार्जिलिङ कालिम्पोङमा पुरा रोप्छ होइन इस्कुसहरू जहाँ पायो त्यहीँ भइरहेको हुन्छ त्यो इस्कुस चाहिँ अब काटेर इस्कुसको चाना बनाउँछ सुक घाममा सुकाएर अन्त चाहिँ जब खानु मनपर्छ तब खान्छ त्यो पनि अब त्यही हो अब महँगाइको बेलामा अन्त खान्छ अन्त ढेँडो ढेँडो अब आँटाले बनाउँछ अनि गुन्द्रुकको झोलहरूसँग पनि खान्छ